मैले आफ्नो जीवन यापनको निम्ति कयौँ परिश्रमहरू त गरेँ तर त्योमध्ये मलाई चाहिँ खेत किसानमा बेसी मन लाग्यो किनकि त्यो आफूले त्यो जानेको भनेर अब सिजन समय समयमा कुन सब्जिहरू हुन्छ समयमा के फल्छ के हुन्छ भनेपछि सबै ध्यान दिएर त्योपट्टि लागेँ अलिकति पशु पालनपट्टि पनि लागेँ त्यसो गर्दै गर्दै जीवन यापन गरेँ किनभने अलिकति शिक्षा चाहिँ कमी भएकोले गर्दा चाहिँ सर्टिफिकेट होल्डर के अब नहुनको कारणले चाहिँ त्यही अपनाए अनि अलिकति जवानी जुन चाहिँ थियो तिस पैँतिस बर्षको जवान चालीस पैतालीससम्मको उमेरमा केही रोग पनि लाग्यो त्यसले गर्दा चाहिँ अलिकति निकै राम्रो भएको छु अहिले चाहिँ त्यसले गर्दा म खेतीपट्टि नै लागेँ र यस्तै प्रकारले मैले यो जीवनलाई चलाइराखेको छु अहिले अब फाल्टु नोकरी चाकरीपट्टि जाउँ भने पनि अब उमेरले चाहिँ नदेला दिएको छैन त्यसले गर्दा चाहिँ यो रूपलाई नै मैले यो जीवन चलाइरहेको छु पारिवारिक जीवन र एकप्रकार अब कतिवटा जग्गामा चाहिँ आफूले भ्याउने हाजिरी काम पनि गरेँ हाजिरी पनि त्यति नराम्रो छैन र त्यस्तै प्रकारले आफ्नो जीवनलाई अगाडि बडाइरहेको छु बडाउँदा बडाउँदै अहिले यो उमेरमा पुगेँ र अब चाहिँ के छ भन्देखिलाई यो रूप लिएर नै सायद जनेछु होला यस्तै प्रकारले नै अब किसानलाई नै अघि बडाएँ